हेलो

ए तिम्रो प्लान चाहिँ के छ कता गर्ने हो कता टाढो भन्दा ए सिलगढी कलकत्तातिर ए ल त्यही त म त सोचिरहेको छु अब के गरौँ भनेर कता सिलगढीतिर भन्नुभयो ए मेरो त प्लान फेरि अर्कै छ हो तर मैले त जयगाउँतिर गर्ने भनेको हो छेउमै पर्छ अब त्यति टाढोहरू पनि म बस्नुको लागि त्यत्रो चाहियो अब पैसा त्यही त जयगाउँ हो भने छेउमा पनि पर्छ नि त घर त्यही त तिमी चाहिँ कहाँ गर्छौ सिलगढीतिर सिलगढीतिर ए तिमी रुम लिएर बस्ने उतै ए ए तिम्रो त होटल छ नि वहाँनिर रेस्टुरेन्ट तिम्रो त हो

त्यही त म त त्यस्तै जयगाउँ वीरपाडातिर सोचिरहेको छु बेसी टाढो सोचेको छुइनँ हो मैले त्यही त तिमी चाहिँ के गर्छौ त कता गर्छौ गर्ने भए वीरपाडातिर गरौँ न त अन्त वीरपाडातिर वीरपाडातिर गर्दा हुँदैन हेलो अँ भन न त्यही त जाऊँ न अब त्यही त तिम्रो प्लान चाहिँ के छ अब त्यो भन न त्यही त के गरौँ के गरौँ भइरहेको छ त्यही त हेरौँ न के हुन्छ ओ नभए उतै सिलगढी गरौँ होला हो कि यहीँ गरौँ

सँगै भयो भने राम्रो पनि हुन्छ धेरै होइन एउटै ब्याचमा पर्छ अब

ए त्यसै गर्नुपर्छ होला ल म मम्मीसँग कुरा गर्छु नि एकपल्ट ल ल ल ल